मैले चाहिँ अब है प्रस्तुत गर्ने गीतहरू चाहिँ कसरी छान्छु भन्दा चाहिँ अहिले त रा युट्युब छ है युट्युबमा जान्छु होइन ना पुरानो पुरानो गीतहरू सुन्छु नयाँ नयाँ गीतहरू सुन्छु र अलिकति है मोडिफाई गरेको हुन्छ अलिकति त्यसमा फेरबदल गरेको हुन्छु त्यस्तो खालको के गीतहरू सुनेर चाहिँ त्यसको ट्र्याक खोजेर चाहिँ म निकाल्ने गर्छु र प्रस्तुत गर्छु